पै अहिलेघरि पहिलाको जस्तो जस्तो मेलाहरू लाग्ने गर्थ्यो पहिलाको समयमा है तर अहिले चाहिँ त्यस्तो मेलाहरू लाग्दैन किनभने पहिला त यो जोरथाङ मेला माघे मेला यस्तोको धेरै प्रकारको ज मेलाहरू लाग्ने गर्थ्यो तर अब अहिलेको समयमा त्यो मेलाहरू त्यति लाग्दैन तर सानो छँदाको मलाई याद छ जोरथाङको मेला त्यहाँनिर म साथीहरूसँग गएर मैले धेरै नै रमाउने मौका पाएका थिएँ